दाजु गुड मर्निङ म तुलसी बहिनी बोलेको हौ तलबाट कि मलाई मलाई अलिक मासु चाहिएको थियो हो यहाँ घरमा नानीको बर्थडे छ कि दाजु अन्त चाहिँ मलाई मलाई चिकन चाहिएको थियो हौ अन्त चिकन त दस केजी जस्तो चाहिएको थियो कि हजुर त्यही त तपाईँकोमा चाहिँ त्यो राम्रो पाउँछ भनेरै फोन गरेको नि हो कसरी केजी दिनुहुँदैछ अन्त दुई सौ दुई सौ पचास ए होइन दाजु मलाई अलिक मिलाइदिनु न अन्त म दस केजी ल्याउँछु हुन्छ एक सौ बिस गरेर दिनु ल दाजु ए दुई सौ बिस हुन्छ हुन्छ अन्त के अरे उयो म त आउनु भ्याउँदिन कि म भरे भरेतिर भाइलाई पठाउँछु नि मेरो यहाँ काम थुप्रो छ हौ दाजु अब यहाँ घरहरूमा म मान्छे बोलाएको छु अब खानापिनाहरू बनाउनु होइन के के गर्नु गर्नु बेलुका हजुर बेलुका हो त तपाईँ पनि आउनुहोस् ल

हजुर हुन्छ तपाईँ के मिटिङ छ दाजु ए ल ल हुन्छ त्यसो भए म भाइलाई तपाईँको एक बजीतिर पठाउँछु कि अनि तपाईँ चाहिँ बेलुकी आइदिनु आउनुहोस् ल छ बजीतिर ए पिस होस् नगर्दिनुहोस् म घरमै ल्याएर गर्न लाउँछु केटाहरू छ नि अलिअलि सघाउने पेम्बा दाजुहरू छ नि पकाउने त कि पेम्बा दाजुहरूलाई पिस गर्न लाउनु पर्छ उनीहरूको के काम छ र हुन्छ दाजु हुन्छ धन्यवाद राखेँ ल